हजुर हेलो दार्जिलिङमा आउनुहुन्छ तपाईँ को बोल्नु भएको हो ए कहिले आउनुहुन्छ तपाईँहरू

ए हजुर हजुर दार्जिलिङमा छ नि घुम्ने जग्गाहरू कि माथि घुम्नुभयो भने चौरस्ता छ अन्त यता तलतिर रक गार्डन पनि छ हो अन्त माथि टाइगरहिल त्यहाँबाट अब तपाईँहरू बिहानै गएर घाम झुल्केको पनि हेर्नु सक्नुहुन्छ ए अरू यता तक्दाह साइडहरू पनि छ नि तिनचुलेमा पनि छ त्यहाँ हो अन्त लामाहट्टामा छ आठ माइलमा राम्रो छ त्यहाँ पनि पार्कहरू छ यता त त्यहाँबाट तल आउनुभयो भने उयसमा पनि छ के रे दुर्पिन डाँडामा छ त्यहाँ हो त्यहाबाट चाहिँ अब टिस्टाहरूको यस्तो नदीहरू त सबै गेलखोलाहरू टिस्टा नदीहरू देख्नुहुन्छ ए भइहाल्छ नि मिलिहाल्छ नि दाम त आउनुहोस् न हजुर होमस्टेहरू पनि छ नि होमस्टेहरूको छ प्रबन्ध त्यहाँ बस्ने होइन अन्त तपाईँहरू अब घुम्नु जानुहुन्छ भने पनि गाइड पनि हुन्छ गाडीहरू पनि होमस्टेमै पाइहाल्नु हुन्छ सबै सुबिस्तै हुन्छ

अब थुप्रै जग्गा घुम्नुहुन्छ भने त अब निकै टाइम लाग्छ हो हजुर कहाँ कहाँ घुम्नु जानुहुन्छ अब थुप्रै जग्गा जानुभयो भने त अब निकै बस्नै पर्यो हजुर हजुर गाडी अब तपाईँहरूले यतैबाट मगायो भने पनि हामी पठाइदिइहाल्छ तपाईँहरू तल एनजेपीमा खोज्नु भयो भने त्यहाँबाट पनि पाइहाल्छ रिजर्भ हजुर हजुर हुन्छ वेलकम्